हाम्रो यो सबसे राम्रो खेलाहरू भारतको क्रिकेट हो क्रिकेटमा चाहिँ थुप्रै मान्छेहरू खेल्छ अनि त्यो उयस त्यस खेल्ने मान्छेहरू चाहिँ हो सचिन ए विराट कोहली तिनीहरूले कत्ति जग्गामा गएर जितेर मेडलहरू थापेको छ तिनीहरूले राम्रो खेल्न जान्दछ अनि तिनीहरू चाहिँ बेस्ट क्रिकेटरहरू हो अनि हकी हकीमा पनि हकी जिनिस पनि राम्रो हो इन्डियाको भारतको खेल हो अनि त्यो उसमा चाहिँ खेल्नुहुन्छ सचिन तेन्दुलकरहरू अनि तिनीहरूले चाहिँ तिनीहरू राम्रो तिनीहरू कता कता बाहिरतिर गएर तिनीहरूले बोलाउँछ बाहिर गएर अनि तिनीहरू गएर खेल्छ अनि जितेर आउँछ मेडलहरू थुप्रै जिनिसहरू जितेर आउँछ अनि तिनीहरूको तिनीहरू राम्रो प्लेयरहरू हो अनि फुटबल फुटबल पनि एउटा राम्रो खेल हो फुटबलमा पनि रोनाल्डोहरू राम्रो खेल्छ हो तिनीहरूलाई पनि बाहिरबाट बाहिरबाट बोलाएर मेडलहरू दिन्छ अनि बाहिर बाहिरबाट बोलाएर मेडलहरू दिन्छ तिनीहरू तिनीहरूको पनि खेलहरू राम्रो हुन्छ